मैले चाहिँ फिलहाल हो एचएनएम ब्रान्डबाट चाहिँ एउटा टिसर्ट चाहिँ अर्डर गरेको थिएँ है अनि त्यो टिसर्टको कस्ट चाहिँ फाइभ हन्ड्रेड थियो अनि त्यो चाहिँ ब्राउनिस कलरमा थियो अनि मैले अनलाइन हेर्दा चाहिँ अब एकदमै राम्रो हाई क्वालिटी अब हुन्छ नि अब छोएर त किन्न सक्दैन अनलाइन हो हुन त तर पनि अब हेर्दै कस्तो एट्राक्ट गर्ने हुन्छ नि कस्टमरलाई त्यहाँदेखिन्को मेरो अर्डर आयो एक हप्ता बाद त्यहाँदेखिन्को डेलिभरी बोयले ल्याइदियो त्यहाँदेखिन् मैले आनबक्सिङ गर्दा चाहिँ हुन्छ नि अब म पुरा डिसएपइन्ट भएँ किनभने आब मैले जुन चाहिँ कलर छानेको त्योभन्दा पनि लो घटिया कलर हो त्यहीमाथि क्वालिटी झनै आम्मामा हुन्छ नि त्यो स्टोरभन्दाको पनि घटिया लो क्वालिटीको टिसर्ट चाहिँ पठाइदिएको तियो हो अनि म पुरा डिसएपइन्ट भएँ अनि म पुरा मैले कम्प्लेन पनि फाइल गरेँ अनि उनीहरूले चाहिँ जुन चाहिँ मैले त्यो रिटर्न गरेँ सामान गरेर चाहिँ उनीहरूले पैसा रिफान्डै गरिदियो आम्मामा त्यो टिसर्ट चाहिँ एचएनएमको ट्यागसँग पनि नसुहाउँने क्या त्यस्तो प्रकारको चाहिँ पठाइदिएको थियो नि मलाई